हाम्रो गाउँमा चाहिँ अब यो भन्दा दस वर्ष अगाडि चाहिँ म जहाँ बसेको छु त्यो ठाउँमा चाहिँ दस भन् यो भन्दा दस वर्ष अगाडि चाहिँ दस बिस वर्ष अगाडि केही पनि थिएन न बाटो थियो न लाइट थियो केही नै थिएन त्यति बेला हामीले थाहा पाउँदा थाहा पाउँदाखेरि पनि सर्पले ठुङ्यो भने चाहिँ अनि त्यो एउटा झारमौरो भन्ने दबाई दबाई त होइन त्यो सिड्स जस्तो हुन्छ बिन्सको भित्रको दाना जस्तो बोडीको दाना जस्तो हुन्थ्यो त्यो चाहिँ गरुडको टाउकोमा पाउँथ्यो अरे अन्त गरुडलाई मारेर चाहिँ गरुडको टाउकोबाट निकालेर गरुड जिउँदै हुँदाखेरि चाहिँ त्यो निकालेर चाहिँ त्यसको त्यो चाहिँ सिन्दुरमा लगाएर राखेको हुन्थ्यो सि सिन्दुर भित्र हालेर एक्जेक्ट दाना जस्तो अनि त्यो चाहिँ त्यसको चाहिँ दुइपट्टि मुख हुन्छ भनेर भन्नु हुन्थ्यो त्यो चाहिँ बेच्नुलाई नि बेच्नु ल्याउनु हुन्थ्यो यतातिर त्यो झारफुक गर्ने मान्छेहरूले अनि त्यो ल्याएर अन्त त्यसो गर्दाखेरि चाहिँ मेरै बाउलाई चाहिँ किन भने मेरै बाउलाई चाहिँ मेरै बाबालाई चाहिँ सर्पले ठुङ्दाखेरि चाहिँ त्यो झारमौरो बेच्दै ल्याएको राखेको थियौँ अनि त्यो लगाएर चाहिँ त्यो लगाउँदाखेरि जहाँनेरि ड सर्पले डसेको छ त्यहाँनेरि ठक्कै लगाउँदाखेरि त्यसलाई ट्याप्पै पक्रिने चुम्बक जस्तो खाले टाँसिने यदि पोइजन त्यो पोइजन छ भने चाहिँ अनि बिस छ भने त्यहाँको टाँसिए पछि जबसम्म त्यसले पोइजन तान्दैन तबसम्म त्यो त्यहाँनेरि रहन्छ त्यहाँनेरि रहन्थ्यो त्यहाँनेरि त्यहाँनेरि थियो जब जब त्यहाँको बिमारी चाहिँ अचेत भएर लडेको लडेकै अनि जब त्यो कति दिन पुगेर त्यो पोइजन सबै ताने पछि चाहिँ त्यो आफैँ खल्टक्कै झर्थ्यो अनि झरे पछि चाहिँ त्यसलाई मजाले पानीमा चोखो पानीमा त्यो जब लगा त्यसलाई छपक्कै डुबाए पछि चाहिँ त्यसले चाहिँ मुखबाट सेतो किसिमको दुध जस्तो पुरुरुरुरुरुरु निकालेको हामीले आँखाले देखेको त्यसरी फुरुरुरुरुरुरु गरेर चाहिँ निस्क्यो निकाल्यो सबै बटुकोभरि पोइजन निकाल्थ्यो अनि त्यहाँको त्यसलाई निकालेर त्यो झारमौरो भन्नेलाई चाहिँ निकालेर त्यहाँको फेरि सिन्दु पुसपास पारेर फेरि सफा गरेर सफा सफा थाङ्नाले पुसपास गरेर फेरि त्यो सिन्दुरकै बट्टामै हाल्थ्यौँ पहिला चाहिँ अब अहिले चाहिँ अब अहिले अहिले चाहिँ अब सबैजना पढ लेखा पनि भयो आफ्नो बाटो घाटो छ अहिले अहिले बाटो छ लाइट छ धेरै कुरोको सुविधा छ मान्छेले धेरै कुरो जान्यो देख्यो बुझ्यो अब अहिले चाहिँ सर्पले हामीलाई ठुङ्नु बित्तिकै हामी सबै भन्दा पहिला चाहिँ हस्पिटल लान्छौँ सबै भन्दा पहिला हस्पिटल लगेर डाक्टर देखाउँछौँ डाक्टरसँग कन्सल्ट गर्छौँ कुन चाहिँ साँपले ठुङेको त्यो साँप कुन चाहिँ छ हामी त्यो साँपलाई पनि हेर्छौँ त्यो साँप कुन चाहिँ हो भनेर त्यो साँपको पो अहिले त यो स्मार्टफोनले गर्दा त्यो फोन फोटो खिचेर लगेर त्यो साँप कुन चाहिँ साँप पो हो कुन चाहिँ साँपको पोइजन हो पोइजन चाहिँ हो भन्ने आजकल त्यो पनि देखाउनु सक्छौँ त्यसो गरेर सबै भन्दा पहिला चाहिँ हामी डाक्टरलाई नै देखाउँछौँ आज आज भोलि चाहिँ यो भन्दा दस बिस वर्ष अगाडि चाहिँ यहाँनेरि चाहिँ त्यो अवस्था थियो